हजुर ए हजुर डक्टर हजुर हजुर ला त्यसको खोइ के गर्नुपर्छ होला ला अहिले त मेरोमा त पैसा त छैन त अनि त त्यहाँनिर त निकै लाग्छ भन्छ अप्रेसन गर्दा पैसा त हजुर

र घरमा आमा बाबा हजुर अस्ति बाबालाई चाहिँ भनेँ कि आमाले चाहिँ हजुर बाबाले त्यो त बेङ्लोर जानु भन्नुहुँदैथियो भेल्लोरमा ए हजुर हजुर हजुर दाजु इन्सुरेन्स त गरेको छैन त ए हजुर अलिक पिछे गर्दा हुँदैन अप्रेसन डक्टर हजुर होइन कि त्यो अलिकति पैसा म्यानेज कि हजुर एक महिनाभित्रमा हजुर हुन्छ